हेलो ए बोल्नु भएको ए म अनुराधा बोलेको कि ए स्पिकरबाट हटा

ए म ए म दार्जिलिङ स्पिकरबाट हटा न स्पिकरबाट हटा हजुर दार्जिलिङ भिजिट गर्न आएको थिएँ कि मलाई यहाँको टी गार्डन्सहरू घुम्नु मन थियो अनि यता मैले होटेलबाट हजुर हजुर अनि मलाई कुनै जगाहरू घुमाउनु सक्नु हुन्छ ए कति मिनट भयो भर्खर एक मिनट हुँदैछ ए हजुर

याद छैन नि

ए म चर्च बजारमा छु फिलहाल त नियर अफ यो के भन्छ ग्रामीण ब्याङ्क हजुर ए यो होटेलको नाम पूर्णि होटेल हजुर हुन्छ हुन्छ हुन्छ